हेलो हजुर नि नानी सुन्नुहोस् न यो मैले नयाँ फोन लिएको थिएँ कि अन्त यसमा चाहिँ सिम हालौँ भनेको अन्त कस्तो सिम हाल्नुपर्ने कुन चाहिँ कम्पनीको हाल्नुपर्ने अन्त भनिदिनुहोस् न मलाई त्यो त्यो नेटसेट त्यस्तो चाहिँ चाहिएन कि यसो फोन आउँदा हेलो गर्नु मात्रै कुन चाहिँ चाहिँ राम्रो हुन्छ हजुर ए हजुर ए हजुर हजुर होइन होइन त्यस्तो म केही आँखा पनि पनि देख्दिनँ मलाई त यसो फोन आउँदा उठाएर नानीहरूसँग बात गर्नु मात्रै हजुर ए हजुर हजुर ए हजुर हजुर कहिले कहिले यसो यसो नानीहरूसँग यसो बोलेर सिकाइ माग्छु नि गीतहरू भजनहरू सुन्नु बिहान बेल्कुकी हो हुन्छ नानी त्यसो गर्दा पनि पहिला चलाउथ्येँ कि नानी त्यो त्यो यो यस्तो ठुलो थिएन मेरो त्यो सानो फोन थियो हो अन्त त्यो फोन पनि अहिले नयाँ किनेँ अन्त यसो रहर लाग्छ हौ मलाई पनि यसो बिहान बेल्कुकी भजनहरू सुन्नु हजुर हजुर नानी हजुर हजुर हजुर हुन्छ हुन्छ अब नानी हजुर त्यो अन्त यसो नानीले कुन चाहिँ राम्रो हुन्छ मेरो फोनमा हालेर मिलाइ पनि दिनुहोस् है म त जान्दिनँ ए हजुर हजुर हजुर छ नि मेरो नानी मैले ल्याएको छु आधार कार्ड आधार कार्डको नम्बर चाहियो होला नि नानी हुन्छ हुन्छ हुन्छ हुन्छ अहिले त मैले अब आधार कार्डहरू केही ल्याइन म त अ थाह थिएन आधार कार्ड पनि चाहिन्छ भनेर म यसो भोलितिर मिलाएर आउँछु नि नानी हुन्छ ए हजुर हजुर हस् हुन्छ हुन्छ हस् हुन्छ नानी हुन्छ धन्यवाद हुन्छ